विशेष गरेर कालिम्पोङ जिल्लामा बसोबास गर्ने मानिसहरूलाई अब सामना गर्नु परेको कुराहरू भन्दाखेरि प्रब्लम भएको विशेष कुराहरू चाहिँ हाम्रो पहिल्यैबाट विशेष कालिम्पोङमा पानीको धेरैभन्दा धेरै समस्या छ हाहाकार छ जहाँ कि नौ महिनामा पानी पिउने पानीसम्म पनि अब मतलब बराबर जग्गा जग्गामा पुगेको पुगिसकेको छैन र धेरैभन्दा धेरै मेन प्रब्लम चाहिँ पानीको छ अनि आएर हाम्रो कालिम्पोङ जिल्लामा जहाँ पनि कुनै पनि जग्गामा जाँदाखेरि चाहिँ एकदम रोड चाहिँ हाम्रो एकदम सिङ्गल रोड छ सिङ्गल रोड भएको कारण फेरि भिरबाट जानु भए भिरबाट कटिङ भएर गएको रोडहरू छ त्यस्तो रोड त्यो पनि सानो भएकोले गर्दाखेरि धेरै ट्राफिक प्रब्लम छ धेरैभन्दा धेरै गाडीको घुइँचो भइहाल्छ यानि कि दुइटा गाडी बराबर साइड हुन सक्दैन जग्गा जग्गामा त्यस्तो खालको अब ट्राफिक प्रब्लम चाहिँ हाम्रोमा छँदै छ र विशेष पानी अनि ट्राफिक प्रब्लम त्यहाँबाट आएर विशेष कालेबुङ हाम्रो क्षेत्रमा चाहिँ के छ जिल्लामा चाहिँ के छ भने अहिले वर्तमान समयमा धेरैभन्दा धेरै युवाहरू चाहिँ अब ड्रग्स मतलब सेवन गर्ने देखिँदैछ र ती युवाहरूले ड्रग्स सेवन गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि अब ड्रग्सको ड्रग्स सेवन गर्ने युवाहरूको वृद्धि हुँदै गएपछि के हुन्छ भने समाजलाई एउटा मतलब नराम्रो प्रकारको असरहरू देखा पर्नु जान्छ जस्तो अब रेप केसहरू हुन्छ अनि अब चोरी चकारी ढाँटछल त्यस्तो प्रकारको हुन्छ लडाइँ झगडा त्यस्तो खालको धेरैभन्दा धेरै वृद्धि भएर जाँदैछ र विशेष गरेर अहिलेको फिलहालको हाम्रो कालेबुङ जिल्लाको नेताहरूलाई चाहिँ म के भन्न चहान्छु भने विशेष गरेर हाम्रो कालेबुङ जिल्लामा बसोबास गर्ने मानिसहरूको लागि पानीको विशेष एउटा हाहाकार छ त्यो पानीको जस्तो स्किमहरू ल्याइदिओस् नेताहरूले अनि यहाँनिर रोडहरू अब परियोजना गरि गरोस् अनि आएर विशेष गरेर यहाँनिर रोजगारी एउटा समस्याहरू खुलाइदिओस् जहाँ कि हाम्रो ड्रग्स सेवन गरेर डेली वृद्धि हुँदै गरेको युवाहरू चाहिँ त्यो रोजगार गरेर ता कि उनीहरू त्यो रोजगारमा लागेपछि चाहिँ उनीहरू अलिकति भए पनि त्यो ड्रग्स सेवन गर्नबाट बञ्चित रहनु सक्छ भन्ने भनाइ चाहिँ मेरो छ